अँ के छ कहाँ छ केटाहरू घर अरू सबै अहिले अब प्र्याक्टिसहरू त गर्नुपर्ने अब म्याच सुरू हुनआँटेको छ यहाँनिर यहाँनिर इन्टर डिस्ट्रिक्टको हुँदैछ त्यसको लागि अब टाइममा प्र्याक्टिस गर्नुपर्छ अब तिमीहरू झरिहाल्नुपर्छ भोलिपर्सितिरदेखि ग्राउन्डमा हुनुपर्छ म ग्राउन्डमा आउँछु बिहान सात बजीदेखि एकदमै स्ट्यान्डर्ड लोकल म्याच हुँदैछ बुझ्यौ अँ रिजनल टिमहरूलाई ल्याएर यसको पर्फर्मेन्स हेरेर चाहिँ स्टेट लेभलमा पठाउनुपर्छ हामीले त्यसको लागि लोकल टिमहरू ल्याएर हुँदैछ राम्रो राम्रो टिम आउँदैछ अरूको पनि त्यही भएर हाम्रो टिमलाई अझै स्ट्रिक्ट बनाउनुपर्छ अझ राम्रो बनाउनुपर्छ केटाहरूलाई म यो पालि छाँट्छु सबैले चान्स पाउँदैन अँ तिमीहरूको के छ फर्ममै छ होइन अहिले केटाहरू हाम्रो अँ त्यसो भए पर्सिदेखि पर्सि सात पर्सि सात बजीदेखि ग्राउन्डमा हुनुपर्छ केटाहरू सबैजना सबै साथीहरूलाई पनि फोन गर्नु बुझ्यौ इन्फर्म गर्नु इन्डिभिजुवेल गरे पनि भयो ग्रुपमा पनि हाल किट्सहरू सबैको ओके नै छ होला ज जसको किट छैन मलाई लिस्ट गरेर दिनु बुझ्यौ अँ यो पालि अब पहिला तिमीहरू भर्खर भर्खर प्र्याक्टिस गर्दाखेरि कहाँ राम्रो राम्रो भर्खर भर्खर फिल्डमा निस्किँदैछ केटाहरू अब यो पालि अलिक राम्रोको ल्याइदिन्छु म ल यो पालि म त्यो बोरामा भनेको सोसियल काम गर्नेहरू कतिपयले दिएकोहरू हो यो पालि हाम्रो आफ्नै क्लबकैबाट हुन्छ त्यो फन्डबाट यो पालि राम्रो निभियाको म हेरिरहेको छु बुट अस्ति अर्डर दिइरहेको छु सबै त्यो स्क्रु वाला उयो भएको जस्तो टिप भएको जस्तो बुट तिमीहरूले लगाएको पनि छैन त्यस्तो देखेको पनि छैन लोकल म्याच हो यो चाहिँ डिस्ट्रिक्टमा इन्टर डिस्ट्रिक्ट हुन्छ यहाँबाट छानिएर चाहिँ तिमीहरू डिस्ट्रिक्टभित्रको हो छानिएर चाहिँ बुझ्यौ कुरा टेस्ट म्याच टेस्ट म्याच नै भनेर बुझ्दा हुन्छ यहाँबाट जो राम्रो खेल्छ जसको राम्रो हुन्छ एउटै टिमको सबैजना होइन हाम्रो टिमबाट सबैजना सेलेक्ट नहुन पनि सक्छ एउटा डिस्ट्रिक्टको टिम बनाउनुपर्यो नि त हामीले लोकललाई खेलाइवरी हाम्रो क्लबको दुई तिनजना हुन्छ त्यही भएर तिमी अलिक राम्रो केटा छौ राम्रो खेल्नु भविष्य त यसबाटै छ भने सेलेक्ट पनि हाम्रै हातमा छ ल अब पर्सिदेखि सात बजी टक्कै केटाहरूलाई भनेर ग्राउन्डमा हुनु म ग्राउन्डमा आउँदाखेरि चाहिँ ग्राउन्डमा आइसकेको हुनुपर्छ सिरियसली आफ्नो फ्युचर फ्युचर बनाउने हो भने सिरियसली लिनुपर्छ ल ल राखेको भनिदिनु सबै केटाहरूलाई